मलाई चाहिँ यस्तो जग्गा जानु मन लागेको छ कि ट्राफिकिङ ट्राफिकिङहरू गर्दाखेरि चाहिँ अब त्यस्तो पहाड पहाड इलाकाहरू हेर्नुको लागि एकदम राम्रो जग्गा हो ट्राफकिङहरू गर्नुको लागि होइन अनि त्यो ट्राफिकिङहरू गर्दाखेरि चाहिँ एकदम राम्रो लाग्छ कि मैले पनि सोचेको छु तर मैले गरेको छुइनँ म गर्छु भनेको ट्राफिकिङहरू ट्राफिकिङ गर्नुको लागि चाहिँ अब म पनि कतै घुम्न जान्छु जस्तो पहाड नभए जङ्गलतिर जान्छु होइन अनि ट्राफिकिङहरू गर्नु आँटेको ट्राफिकिङ गर्नुको लागि चाहिँ एकदम राम्रो लाग्छ हो हामीले सुन्दाखेरि ट्राफिकिङ पनि धेरै गर्नु पर्छ हरे अनि अब हाम्रो साथीहरू चाहिँ जान्थ्यो पहिला ट्राफिकिङहरू गर्नु अनि मलाई पनि जाऊँ भन्थ्यो ट्राफिकिङहरू गर्नुको लागि ट्राफिकिङ गर्नुको लागि चाहिँ अब के भन्नु तपाईँहरूलाई ट्राफिकिङ गर्नुको लागि चाहिँ जानु मन त छ नि तर घरको परिवारहरूले जानु दिएको हुने छैन अब अब अब म चाहिँ ठुलो हुँदैछु हो म यस्तो अठार पुग्नु आँटे अठार पुगे पछि त अब आफूलाई घरको मान्छेले पनि रोक्नु सक्दैन जस्तो अब म नानीहरू सानो छ अहिले जानु दिनु हुँदैन त्यस्तो भन्छ अनि ठुलो भए पछि त जानु दिन सक्छ अनि म पनि जान्छु हो ट्राफिकिङ गर्नुको लागि ट्राफिकिङ गर्नको लागि चाहिँ अब म चाहिँ अब साथीहरूसित जङ्गलहरू गएको छ पहाडहरू गएको छ सब साथीहरू जङ्गल पहाड कता कता गएको छ होइन इत्यादितिर गएको छ अनि म चाहिँ एउटा गएको छैन मेरो साथीहरू गएको छ अनि म यस्तो साथीहरूसँग जान्छु कि कोही पनि गएको छैन त्यो जग्गा मेरो साथीहरू कोही पनि गएको छैन कि तर पनि म न चाहिँ अरू साथीहरूसँग जान्छु न आफ्नो साथीहरूसँग जान्छु न अरू कोही साथी बनाएरर अर्को साथीहरूसँग कि जो कि जो गएको छैन त्योसँग होइन तिनीहरू जो गएको छ तिनीहरू त फेरि त्यो म ट्राफिकिङ गर्नु त राम्रो लाग्दैन होइन अनि मलाई अनि म त्यो साथीहरूसँग कसरी जानु त्यो साथीहरूले पहिला गरेर त्यो सबले चाहिँ पहिला गरेको छ त्यही लागि चाहिँ त्यो साथीले चाहिँ राम्रो लाग्दैन त घरी घरी एउटा ठाउँमा गर्नुको लागि हो त्यसको लागि चाहिँ म अर्को साथीसँग पनि जान्छु हो ट्राफिकिङ गर्नुको लागि अनि त्यस्तो भनेर चाहिँ त्यस्तो भनेर चाहिँ म ट्राफिकिङ गर्नुको लागि चाहिँ आफू यस्तो जग्गा जानु आँटेको कि कि म मेरो साथीहरू गएको छ तर म त्यहीँ जग्गा जान्छु कि त्यही साथीहरू मेरो साथीहरू कहाँ गएको छ ट्राफिकिङ गर्नुको लागि म पनि त्यही जग्गा जान्छु म चाहिँ अब यस्तो भनेको म पहाडहरू जान्छु होला पहाड गएर चाहिँ ट्राफिकिङ गर्छु ट्राफिकिङ गर्दाखेरि चाहिँ अब कस्तो हुन्छ मैले पनि सोचेको त छैन अब मलाई त्यति साह्रो थाहा छैन ट्राफिकिङ गर्दाखेरि कस्तो लाग्छ हो तर म एक ताल ट्राई गरिहेर्छु जस्ट ट्राफिकिङ गर्ने सोच्दछु होइन ट्राई गरिहेर्छु अन्त फेरि चाहिँ कस्तो राम्रो लाग्छ कि राम्रो लाग्दैन अब राम्रो राम्रो लागेको छ भने कता कताबाट ट्राफिकिङहरू गर्छु अब राम्रो लागेको छैन भने चाहिँ अब गर्दिनँ त्यस्तो हुन्छ होइन अनि अब हामी म पहाड गइसक्यो भने ट्राफिकिङ गर्नु पहाड गइसक्यो भने चाहिँ म फेरि यस्तो जग्गामा जङ्गल जानु जङ्गल जङ्गलतिर चाहिँ हो जो जानु सक्दैन त्यही जङ्गल अब जुन मेरो साथीहरू जङ्गल त गएको थियो नि त कता कताको जङ्गलहरू त गएको छ नि त म त्यसको जुन चाहिँ जग्गा जङ्गलमा जान्छु हो जङ्गल गइसके पछि ट्राफिकिङहरू गर्छु ट्राफिकिङहरू गरे पछि चाहिँ राम्रो लाग्दछ अब चाहिँ फेरि म अब यस्तो माउन्टेनहरूतिर त माउन्टेनतिर त हुँदैन जाडोमा को जान्छ ट्राफिक घुमाउनु जाडोमा मतलब यस्तो जग्गा जान्छु कि गाउँतिर मतलब गाउँतिर पनि कहाँ हुन्छ ट्राफिकिङ म यस्तो जग्गा जान्छु कहाँ भन्नु घुम्नु मतलब भने सहर सहरतिर त हुन्छ ट्राफिकिङहरू ट्राफिकिङ त्यतातिर गर्नु जान्छु नभए अझ कता जानु मन रहेछ म पहाड त जान्छु जान्छु अनि अब जङ्गल जङ्गल पनि थुप्रै किसिमको जङ्गल हुन्छ म जान्छु एउटा जङ्गल चाहिँ वहाँ फरेस्ट फरेस्ट जङ्गल जान्छु एउटा फरेस्ट जङ्गल गइसकेर चाहिँ एउटा त्यही जङ्गल जान्छु कहाँ भने मैले सोचिराखेको छु नि त एउटा जग्गा घुम्नु जान्छु भनेर त्यताको जङ्गल जान्छु त्यो जङ्गलको नाम चाहिँ त्यति मलाई याद हुँदैन मैले बिर्सेको बिर्सेको गर्छु तर त्यही कारणले गर्दा पनि तपाईँहरूलाई भन्नु सक्दिनँ के अनि राम्रो जङ्गल जान्छु तर म त्यहाँ चाहिँ अब जङ्गलतिर जाँदा चाहिँ रोडहरू पनि होस् रोडहरू गऱ्यो भने रोडहरू छ अलिक राम्रो लाग्छ होइन अनि ट्राफिकिङ गर्नुको लागि चाहिँ अब धेरै राम्रो लाग्नु पऱ्यो होइन अब हामीले गरेको जस्तो भएछ भने चाहिँ अब अलिक खुसी लाग्छ त अनि मैले सोचेको जस्तो भएछ भने खुसी लाग्छ मलाई अनि त्यो उसको लागि चाहिँ राम्रो हुनु पर्यो नि ट्राफिकिङहरू राम्रो हुनु पऱ्यो होइन अनि कस्तो गर्दाखेरि चाहिँ मैले सोचेको जस्तो भएछ भने चाहिँ साह्रो राम्रो लाग्छ मलाई अनि मलाई कता कता जानु मन लागेको छ त्यता त्यता गएर ट्राफिकिङहरू चाहिँ गर्छु त्यहाँदेखि म तर मेरो साथीहरूसँग हामी मेरो साथीहरू जुन जग्गा गएको छैन म त्यो जगाहरू जाँदाखेरि चाहिँ मेरो साथीहरूसँग म जान्छु ट्राफिकिङ गर्नुको लागि होइन अनि ट्राफिकिङ गर्नुको लागि चाहिँ अनि अब राम्रो गर्नु मन लाग्यो भने गर्छु मन लागेन भने गर्दिनँ कस्तो लाग्छ त्यही लागि हेर्छु अनि अब राम्रो लागेछ भने चाहिँ हेरेर अब बुझेर ट्राफिकिङहरू गर्छु त्यहाँदेखिको चाहिँ अब हामी मेरो साथीहरू थुप्रै भएर पनि थुप्रै छैन यस्तै छ सातजना छ होला छ सात सातजना छ होला मेरो एउटा दुइवटा साथीहरू चाहिँ गएको छैन अरू चाहिँ ट्राफिकिङ गर्नुको लागि गएको छ नि त